हेलो बहिनी अब पिकनिकतिर जाऊँ भनेको खै अब कुन चाहिँ जगा चाहिँ राम्रो होला हौ बहिनीलाई सोधेको नि

ए लेस खोला नजिक पनि हो घरबाट पनि हजुर हजुर हजुर हजुर ए अहिले अलिक बहिनी जान त अहिले एलाउ छैन भनेको सुनेको थिएँ त हजुर सुनेको थिएँ हजुर ए ला अब अब त्यसो भनेदेखि त के गर्नु पर्ने हो जानै पर्ने हो कि त्यहाँ अब गाउँको लागि त सायद सायद लोकललाई त जानु दिन्छ दिनु सक्ला

हजुर हो त गाई गोरु सबै खुट्टामा चोट लागेर बोतलको छेस्का पसेर फरेस्टले बन्द गरेको रहेछ कि बहिनी के हो के हो भरे अन्त हामी पुगेर पनि त्यहाँ खेल्नु पाएन भने केही न केही भयो होइन

भित्र पनि खोला छ दामी छ अरे हौ त्यहाँ पनि हुन्छ बहिनी हुन्छ थ्याङ्क यु